यो डस्टबिन राखेर एकदमै यहाँनिर असजिलो भइराखेको छ दुनियाँभरको मान्छेहरूले ल्याएर यहीँ नै यही डस्टबिनमै खन्याउने गर्छ फेरि यो डस्टबिन प्लास्टिकको भएको कारणले गर्दाखेरि न त अब यो डिकम्पोज पनि हुन सक्छ यसले माटोको क्षय गर्छ यदि यस्तै कुरो यस्तै डस्टबिन बनिने कुरो चाहिँ अरू कुनै डिकम्पोस हुने खालको भएदेखि त असल हुन्थ्यो तर आबो यो डस्टबिन प्लास्टिकको बनेको कारणले गर्दाखेरि यो चाहिँ माटोको लागि राम्रो छैन अनि प्लास्टिकको भएको कारणले गर्दाखेरि यो यसको लास्टिङ पनि त्यति राम्रो छैन यसको प्रयोग गर्दाखेरि सबै मान्छे जे कुरो पनि थुपार्ने थुपार्नेपट्टि लाग्दोरहेछ यसले गर्दाखेरि चाहिँ अब एकदमै दुर्गन्धहरू फैलिने डस्टबिनको प्रयोगले गर्दाखेरि चाहिँ डस्टबिनको प्रयोग नगरेदेखि चाहिँ त्यो मान्छेहरूले जति पनि गार्बेजहरू छ जे कुरो छ त्यो चाहिँ लगेर अब अन्तै जग्गा फ्याँक्ने अथवा डिकम्पोस गर्ने काम गर्छ तर डस्टबिनमा जब डस्टबिन राखिसकेपछि त्यो डस्टबिनमा एकदमै त्यहीँनिर थुपार्ने गरेपिछ चाहिँ एकदमै दुर्गन्धहरू फैलिने एकदमै अब अरूलाई असर पुऱ्याउने यस्तो खालको एउटा वातावरणै खडा हुँदोरहेछ त्यसले गर्दाखेरि चाहिँ मलाई चाहिँ यो जति पनि डस्टबिनहरू प्रयोग गर्नु चाहिँ एकदमै बेकार लाग्छ किनभनेदेखि यसले चाहिँ मान्छेलाई सचेत र सजक होइन तर अल्छे बनाउँदै गरेको जस्तो महसुस चाहिँ मलाई भयो भइराखेको छ र त्यही कारणले गर्दाखेरि चाहिँ जतिसक्दो हामीले चैँ यो डसबिनहरू प्रयोग गर्नुभन्दाखेरि चाहिँ जति पनि हाम्रो गार्बेजहरू छ जे जति पनि छ अब किचनबाट निस्केको गार्बेजहरू भयो अथवा अरू ठाउँबाट पनि त्यस्तोहरू चाहिँ डाइरेक्ट डिकम्पोस गरिदिए चाहिँ असल हुन्छ